आजभोलि ग्रामीण क्षेत्रका कृषकहरूले धेरै सामनाहरूको चुनौतीहरूको समस्याहरू झेल्नु परिरहेको छ किनभने आजभोलि आफ्नो बारीमा पहिले जस्तो धेरै फसलहरू उगाउनु सक्दैन किनभने आजभोलि पानी पनि समयमा परिदिँदैन पानी चाहिएको बेलामा पानी परिदिँदैन घाम लाग्ने बेलामा घाम लागिदिँदैन कतिपय खेतीहरू यस्तो हुन्छ कि जुन बेला पानी चाहिँएको हुन्छ जस्तै धान रोप्ने बेलामा पानी नपरिदिँदाखेरि कृषकहरूलाई धेरै समस्याहरू हुन्छ अनि त्यसरी नै कतिपय ठाउँहरूमा चाहिँ त्यो पानीले नै फेरि समस्या उत्पन्न पनि गर्न सक्छ जस्तै फुलहरू लागिरहेको बेलामा फुलहरू झारिदिने फलहरू लागिरहेको बेलामा चिचिलामै झारिदिने यस्तो पनि हुन्छ यो चाहिँ मौसमको कारणले भयो भने प्राविधिक कारणले चाहिँ के हुन सक्छ भने अहिले जति पनि कृषिहरूमा मानिसले आफैले नगरेर कतिपय टेक्निकहरू जोत्नलाई जस्तै टेक्टरहरू भयो पानीहरूको सिचाँइ गर्नुको लागि कतिपय मसिनहरूको प्रयोग गरिरहेको पाइन्छ र त्यसमा पनि धेरै समस्याहरू हुनसक्छ